हेलो प्रवीणा तिमी बाबा फास्ट फुडको मालिक हो मैले अस्ति तिम्रोमा खाना अडर्र गरेको थिएँ त्यसमा अलिक खाना राम्रो आएन त गनाए गनाएको जस्तो लाग्यो दालमा पनि अलिक नुन कम्ती नै थियो अलिक मजाले बनाएर पठाऊ है सब्जीहरू पनि मजा मजाले बनाऊ अस्ति पनि मैले तिम्रोमा मोमो पठाएको थिएँ मोमोकोमा पनि साह्रै नुन लागेन त्यसमा त्यो आटाहरू पनि अलिक बासी राखेको थिएछौँ होला त्यो पनि अलिकति कस्तो कस्तो लाग्यो राम्रो साह्रो टेस्ट आएन अलिक मजाले बनाएर पठाऊ है फेरि पनि म उयो फ्राइ राइसहरू पठाउँछु अलिक मजाले बनाएर पठाऊ है ल